हेलो ड्राइभर दादा तपाईँ कहाँ हुनु हुन्छ तपाईँको गाडी कहाँ छ होला मैले तपाईँले मलाई भन्नु त भयो तपाईँ यहाँ सुपर मार्केट आइपुग्नु भयो भनेर म पनि सुपर मार्केटमै छु तर मैले तपाईँलाई देखेकै छुइनँ अनि तपाईँको एक्जेक्ट लयान्ड मार्क कहाँ हो मलाई त्यो पनि थाहा छैन है म चाहिँ यहाँ राज बेकरीको अपोजिटमा छु हो अनि तपाईँ यता राज बेकरी सुपर मार्केट ओल्ड सुपर मार्केटको राज बेकरीमा आउनुहोस् मलाई ठिकै त्यहाँनेर देख् देख्नु हुन्छ मैले सेतो सर्ट लगाएको छु हो अनि तपाईँ छिटोभन्दा छिटो आउनुहोस् न ल मलाई एकदमै ढिलो भइसक्यो हो तपाईँको अब तपाईँ यहीँ छु भन्दैछ तर मैले देखेकै छुइनँ तपाईँलाई तपाईँ सायद कहाँ भिडमा होला है मेरो ल्यान्ड मार्क चाहिँ यो हो कि म चाहिँ राज बेकरीको अपोजिटमा छु सिधा जुन चाहिँ त्यो मेन रोड छ राज बेकरी भयो मेन रोडको यतापट्टि चाहिँ जुन चाहिँ त्यो स्ट्यान्ड छ त्यहाँ पोख्रेबुङ स्ट्यान्ड म चाहिँ त्यहाँनेर उभिरहेएकी छु तपाईँ छिटोभन्दा छिटो आउनुहोस्